हेलो कहाँ जाने विचार छ हौ यो पालि दुर्गापूजाहरू कालीपूजाहरू घुम्नलाई चाहिँ होइन पर पर जाऊँ न अलिक टाढटाढा जाऊँ अलिकति धेरै घुम्नु पाइन्छ धेरैजना भएर गइयो भने त धेरै रमाइलो पनि हुन्छ नि त अँ रमाइलोमा को लागि चाहिँ सकालै जाऊँ न गाडी रिजर्व गरेरै बरू जाऊँ ल उम्म धुमधडाका त कलकत्तातिर हुन्छ अरे नि त तर के अब निकै लामै जानुपर्यो अब घरमा चाडबाडमा अब छोराछोरी छोडेर पनि त जानु सकिँदैन त्यही त र पनि त फर्किनु त राति नै हुन्छ नि त अनि बरू यतै नजिक नजिक होइन बुढाबुढी साह्रै भइयो त साह्रै टाढटाढो पनि जानुहुँदैन घोडा घा के अरे गाडीघोडाको बाटो त्यति साह्रो टाढटाढो पनि जानु सकिन्न अँ हुन्छ हुन्छ भएको बेला हो त्यही त अरू चाहिँ को को जान्छन् र यसो साथीसङ्गी त सबैजना चाहिँ यसो भेला गर्नु नि त को को जाने अब यसो भाडासाडा पनि त मिलाउनु पऱ्यो नि एउटाले मात्रै त भक्कु हाल्नु सकिँदैन हो सबैजना मिलेको छ मजाले कम्ती कम्ती नै पर्छ नि त

हुन्छ नि त्यसो त अब यही केटाकेटी पनि त जानै खोज्लान् अब बुढो माउ हिँड्योपछि त केटाकेटी पनि त जानै खोज्छन् नि त अँ उम्म अब आफ्नै काख काखमा बसेर जान्छन् नि त हुन्छ हुन्छ हाँसिमारातिर पनि जाऊँ न त ल जयगाउँतिर उम्म निकै बेर टुर गरेर आऊँ न त

त्यही त आ आघौँ साल भनेको क्या हो कसो हो को मर्ने को बाँच्ने होइन अब छोराछोरीलाई पनि आ आफू हुँदैखेरि यसो घुमाइराखौँ उनीहरूलाई पनि यसो यो सन् सम्झना हुन्छ नि कि यसरी आमैहरू हुँदाखेरि यसरी हामी घुम्नु गएको थियौँ यसरी लानुभएको थियो भन्ने हुन्छ नि त तिनीहरूलाई पनि अरू केही भन्नु छ सकिएको